विश्व दिनदिनै परिवर्तन भएको हामी देख्छौँ अब मानिसहरूले धेरै आविष्कारहरू गरिरहेका छन् चन्द्रमा अरू ग्रहहरूतिर जाने जहाँ पहिला कोही पनि ग गएको थिएन अन्त मानिसहरूले आफूभन्दा टाढा हुने मानिसहरूलाई आफ्नो चिट्ठीहरू लेख्नुपर्दैन अन्त हामीले जस्तो पहिला जस्तो चाहिँ अब मुस्किलहरू मुस्किलहरू चाहिँ अब गर्नु चाहिँ पर्दैन अन्त फोनहरू गर्नुसक्छौँ भिडियो कलहरू आफ्नो मानिसहरूलाई भेट्न नगए पनि भिडियो कलद्वारा हेर्नुसक्छौँ अन्त ब्याङ्कहरूतिर लाइनहरू लाग्नुपर्दैन हामीले आफ्नै फोनबाट तिनीहरूलाई पैसा दिनसक्छौँ गुगल पेहरूद्वारा अन्त यति मात्रै होइन विश्वले धेरै परिवर्तन गरिसकेको छ जहाँ जहाँ पहिला रोड थिएन मानिसहरू हिँडेर कता कता जानुपर्थ्यो अहिले त्यस्तो गर्नुपर्दैन घर घरमा गाडीहरू पुग्छन् रोडहरू सडकहरू सबै बनिइसकेका छन् अनि आफूभन्दा टाढो विदेशमा बस्ने मानिसहरूलाई पनि हामीले भेट्नसक्छौँ हवाई हवाई जहाजहरू बनिएको छ अहिले त अन्त मानिसहरूले धरतीमै पनि होइन बाहिर ग्रह मार्सतिर पनि बस्ने अब खोज्दैछन् अन्त म अझै अब विश्व चाहिँ परिवर्तन हुन्छ भनेर मेरो धारणा चाहिँ छ